मेरो घरमा नानीको बर्थडे पार्टी थियो र मैले चाहिँ अब घरमा खाना बनाउनु असमर्थ भएँ किनभने धेरै गेस्ट बोलाएको कारणले गर्दाखेरि हाम्रो घरमा म बुडी र नानी मात्रै छ र त्यो कारण हामीले नानीको बर्थडेको एउटा हामीले डेकोरेसन गर्नु ओर्दा हामी चाहिँ व्यस्त भयौँ र खाना बनाउन अस्मर्थ भयौँ र त्यसै कारण हामीले कालिम्पोङ टाउनबाट ताज बेकेरीबाट केक मगाएको थियौँ र खाना पनि मगाएको थियौँ किङ थाईबाट र हामीले त्यहाँबाट चाहिँ अब टाउनबाट हाम्रो जग्गा ठाउँमा चाहिँ लगभग छ किलोमिटर टाडो छ र मैले सोचेको थिएँ कि यति टाडो आउँदाखेरि जुन चाहिँ हामीले गाडीमा ल्याउँछ है ल्याँउदाखेरि क्यारिङहरू हुन्छ क्यारिङहरू गर्दाखेरि केकहरू नाचक नुचुक भएको हुन्छ होइन नाचक नुचुक भएर त्यो राम्रो सेपमा हुँदैन भन्ने डर एउटा चिन्ता लागिरहेको थियो तर उहाँहरूले अब हामीले जुन चाहिँ एड्रेस ठिक्कै बताएको थियौँ र त्यो खोज्दै गए गुगल म्यापको अनुसार डेलिभर पनी गऱ्यो र मैले केक हेरेँ केक एकदम राम्रो थियो फ्रेस थियो र मिठो पनि थियो है हामीले त्यो ज जुन चाहिँ अब नाम लेख्नु भनेको थियो त्यो नाम पनि लेखिदिएको थियो त्यहाँनिर अन्त राम्रो डेकोरेटेड गरेको थियो मलाई एकदमै मन पऱ्यो र फेरी खानाको कुरा गर्दाखेरि चाहिँ खाना चै हामीले किङ थाई होटेलबाट हामीले मगाएको थियौँ कालिम्पोङ र त्यो पनि खाना पनि हामीलाई चिन्ता लागेको थियो कि अउँदाखेरि अबो कस्तो पठाइदिन्छ है सेलाइसकेको हुन्छ कि बासी हुन्छ कि त्यस्तो चिन्ता लागिरहेको थियो तर के भयो देखिन् भन्दाखेरि चाहिँ जुन चाहिँ हामीले ए एड्रेस दिएको थियौँ त्यो एड्रेसमा पनि उहाँहरू ठिक्क आउनु भयो हो र खाना हामीले हेर्दाखेरि चाहिँ खाना हामीले जे जे अर्डर गरेको थियौँ खानासँग है खानासँग हामीले चिकन चिकन मगाएको थियौँ दाल मगाको थियौँ होइन चिकन न खानेहरूलाई मटर पनीर मगाएको थियौँ र त्यो कुरा सबै कुरा चाहिँ ठिक ठिक आयो र हामीले खाँदा पनि स्वादिष्ट एकदम मिठो थियो र फेरी सेलाएको पनि थिएन तातो ताजा ताजा थियो र हामी त्यसमा चाहिँ फुल सेटिस्फाई भयो हामी सन्तुष्ट भयौँ र फेरी हाम्रो जुन चाहिँ गेस्टहरू थियो गेस्टहरू पनि सन्तुष्ट भयो र यो बर्थडे सेलिब्रेसन् पनी यो खानाले गर्दा चाहिँ एकदम राम्रो भयो